मलाई मन पर्ने मौसम हिउँदो हो किनभने हिउँदोमा हाम्रो विद्यालयहरू पनि बन्द हुन्छ र हामी घुम्न जान सक्छौँ मौसम पनि एकदमै चिसो अनि राम्रो हुन्छ त्यसैकारण मलाई हिउँदो महिना मन पर्छ